पेपर वा रेडियोमा घरेलु महिलाहरूका लागि विशेष खण्डहरू राख्न चाहन्छु किनभने हामी महिलाहरूका धेरै समस्या हुन्छन् र सबै महिलाहरूलाई ज्ञानको जरुरी पनि हुन्छ कति कुरा थाहा हुँदैन त्यसैले गर्दा पेपर वा रेडियोमा राख्नु जरुरी पनि छ र महिलाहरूलाई कति थाहा हुँदैन त्यसैले पेपर वा रेडियोमा र राखि मार्फत् थाहा पनि हुने हुन्छ र हाम्रो महिलाका मुद्दाहरूलाई गाउँघरमा दु ख पर्दा महिला समितिहरूले धेरै दु ख सुखमा सहायता पनि गर्ने गर्छन्